म चाहिँ यो मद सेवन गरेर पार्टी गरेर ठुलो ठुलो उत्सवहरूमा क्लब गएर यस्तो मनोरन्जन गर्नु भन्दाखेरि चाहिँ मो चाहिँ यो भन्नु चाहन्छु कि आफ्नै घरमा बस आफ्नै वरिपरिको जस्तै तिम्रो अस्ति पन्ध्र अगस्तमा मनोरन्जन त्यसमा कसैले मद मदिरा खाएर पिएर नाचिरहेको गीत गाइ यस्तो गर्नु भन्दा चाहिँ त्यो पैसा चाहिँ तिमी राख तिमी त्यसमा तिमी सेभ गर फ्यु त्यो फ्युचरको लागि आफ्नो आउने भावीहरूको लागि पैसा राख त्यस्तो खाएर चैँ मान्छेको छेउमा चैँ नहिन मलाई खाको पनि मनपर्दैन म खाँदिनँ पनि मलाई सुपारी पनि खाने आदत छैन मलाई त्यो खाने मान्छे मद मदिरा गर्ने मान्छे पनि मनपर्दैन